भन्नु होस् न मेरोमा मेरोमा बास बासमती राइस छ त जिरा राइस छ अलिक महँगो छ तर राम्रो छ उयो चाहिँ र टेस्टी छ चामल चाहिँ होइन त्यो अलिक महँगो नै हो तर त्यो भन्दा त्यो भन्दा अझ महँगो हो कि तर राम्रो हुन्छ ए सस्तोको हजुर हजुर हुन्छ नि हुन्छ गरिदिन्छु है तपाईँ आउनु होस् तपाईँ एक ताल हेर्नु होस् कस्तो हुन्छ ल कुन चाहिँ लिने हो बासमती छ तपाईँको बगाडामा पनि हुन्छ ए अलुवामा पनि छ ए अलुवा र बगाडा दुइवटामा छ कम्तीमा छ हजुर ए लिनु होस् न लिनु होस् यो तिस रुप्पे नै हो यो तपाईँको हजुर मुगी दाल मुगी दाल तपाईँको एक सय चालिस हो कम्ती वालामा पनि छ कम्ती वालामा छ तपाईँ हजुर होइन होइन राम्रो छ राम्रो छ हुन्छ हुन्छ मिलाइदिन्छु नि म तपाईँलाई तपाईँ लैजानु होस् म मिलाइदिन्छु नि ल हुन्छ हुन्छ हुन्छ म मिलाइदिन्छु नि तपाईँ उयो गर्नु होस् न कति लिने हो ल ल हुन्छ हुन्छ म